यो बागवानीमा रुचि राख्ने भनेको सर्वप्रथम त मेरो पिता नै हुनुहुन्छ वहाँनिर उहाँको जिउ स्तरमा वहाँ सिक्किममा मोटामोटी सिक्किम नै मै बित्यो वहाँको र सिक्किमबाट त्यसरी आउँदाखेरि घरमा प्रत्येक आउँदाखेरि चाहिँ फुलको डाली अथवा कुनै पनि फुलको दानाहरू त्यसरी झोलामा हालेर ल्याएर रोप्नु हुन्थ्यो त्यसकै फलस्वरूप मैले पनि त्यो सिकेँ होला सायद मलाई पनि एक प्रकारको छाप बस्दै गयो मलाई पनि त्यसरी फुल सजाएर रोप्नु मलाई एकदमै मनपर्छ जस्तै फुलहरू यो विभिन्न खालको फुलहरू कुन कुन टाइममा लाउने कुन कुन टाइममा त्यसलाई दल गर्ने रोप्ने कटछट गर्ने अनि कतरी कसरी सजाएर सजाउँदाखेरि चाहिँ राम्रो देखिन्छ त्यो पक्षमा पनि मैले ध्यान दिने मलाई एकदम त्यो लाग्न थाल्यो र मलाई एकदमै रुचि भएको चाहिँ नम्बर वानमा चाहिँ